कालेबुङ जिल्लाभित्रमा चाहिँ है अरूको भलाइको लागि केही कामहरू गर्ने होइन केही गर्नेहरू चाहिँ संस्थाहरू थुप्रै छ धेरै छ होइन धेरै छ जस्तै ब्लड डोनर क्लब होइन हु केयर्स हेल्पिङ ह्यान्ड्स अन्त नयाँ पुस्ता होइन यो संस्थाहरूले चाहिँ होइन केही अब नाफाहरू नराखिकन होइन उनीहरूलाई मजाले सेवाहरू गरिदिन्छ होइन सेवाहरू गर गरिदिन्छ होइन अन्त सेवाहरू गरिदिन्छ अन्त केही डोनेसनहरू उठाइदिन्छ होइन अन्त कसै गरिब दुःखीहरू छ भने है गरिब दुःखीहरू छ भने अन्त घरहरू बनाउनु सकेको छैन अरे उनीहरूले त्यो गरिब दुःखीहरूले घरहरू बनाउनु सकेको छैन भने उनीहरूलाई केही बनाउनुमा हेल्प गरिदिनु हुन्छ होइन यसो पैसाहरू दिएर हुन्छ कि के के गरेर हुन्छ हेल्प गरिदिनु हुन्छ होइन अन्त कसै चाहिँ अब स्टुडेन्टहरू राम्रो राम्रो पढ्ने हुन्छ तर उनीहरूको लागि पढ्नु पढ्नेको लागि पैसा हुँदैन होइन पैसा मेन त पैसाहरू हुँदैन अन्त त्यो पैसाहरू पनि उनीहरूले अब हेल्प गरिदिनु हुन्छ पैसाहरूमा पनि हेल्प गरिदिनु हुन्छ अन्त कतिजना कतिजना कतिजनाको चाहिँ अब ब्लड डोनेटहरू पनि गरिदिनु हुन्छ होइन कतिजनाले ब्लड डोनेटहरू पनि गर गरिदिनु हुन्छ कसैलाई चाहिएको ब्लडहरू होइन ब्लडहरू पनि डोनेट गरिदिनु हुन्छ अन्त कसै मान्छेहरू होइन कसै मान्छेहरू बिमारी अथवा केही सिरियस कन्डिसनतिर छ भने होइन उनीहरूको लागि ब्लड डोनेटहरू पनि गरिदिनु ए ब्लड डोनेट होइन अब केही पैसाहरू पनि हेल्प गरिदिनु हुन्छ होइन कसैको अब त्यो के के चेकअपहरूको लागि गर्नु लागि होइन केही गर्नुको लागि अब डक्टरहरू देखाउनु लागि धेरै धेरै पैसा लाग्छ होइन त्यो त्यो पैसाहरूमा पनि हेल्पहरू गरिदिनु हुन्छ होइन केही डोनेसन उठाएर हुन्छ कि यताउता के के मिलाएर हुन्छ कि त्यस्तो डोनेसनहरू उठाएर पनि हेल्प गरिदिनु हुन्छ होइन अन्त बजारतिर अन्त कहीँ भिखारीहरू भनौँ होइन भिखारीहरूलाई अन्त त्यो साफसुग्घरहरू राख्ने होइन नुहाईधुवाई कपालहरू काटेर त्यस्तोहरू पनि गरिदिनु हुन्छ होइन अन्त कालेबुङ जिल्लाभित्र चाहिँ मलाई थाहा भएको चाहिँ वृद्ध आश्रम चाहिँ कालिम्पोङ जिल्लाभित्रमा चाहिँ आठ माइलमा छ है अन्त त्यस्तो सानो सानो सानो राख्नेहरू चाहिँ थाहा भएन होइन वृद्धा आश्रम चाहिँ थाहा छ त्यति नै हो कालेबुङ आठ माइलमा छ भनेर